ग्रामीण कृषिमा सिपालु कामदार खोज्नको निम्ति चाहिँ तपाईँको चुनौतीहरू के के हुन्छन् भन्ने कुरोमा भनौँ अब तपाईँको खन जोत गर्नुदेखि लिएर गोड गाड गर्नु तपाईँको मल को व्यवस्था गर्नु हाल्नु मात्रा विशेष कुरो कुरो चाहिँ मात्रा कति मात्रामा के कति मात्रामा लगाउनु पर्ने हो अनि खन जोत गरेर गोड गाड गर्नु पर्ने हो त्यही हो अब एकदम चुनौतीको विषयहरू चाहिँ

त्यसलाई सही मात्रामा हाल्नु पर्यो अनि गोड्न सक्ने क्षमता भएकाहरूलाई चाहिँ अब त्यही हो क्षमता भएकोहरू हेर्न पर्यो अन्त यस्तै प्रकारले नै अब चुनौतीहरू यस्तै हुन्छ तपाईँको